ए हेलो भन्नुहोस् हेलो हजुर हजुर हजुर हजुर हजुर हजुर तपाईँको नाम ए यता भोलपुर घुम्नु आउनुभएको हो ए हजुर अहिले वेदर अहिले वेदर राम्रै छ अन्त बाटोघाटो पनि त्यस्तै यो छैन तपाईँ राम्रोसँग आउन सक्नुहुन्छ तपाईँ घुम्ने जग्गाहरू पनि एकदमै राम्रो छ जग्गाहरू होटलहरू छ तपाईँले होटल पनि यो गर्नुहुन्छ हजुर तपाईँ चाहिँ हजुर भोलपुरमा चाहिँ कहाँदेखि कहाँसम्म घुम्नु चाहिँ यहाँ त जग्गाहरू एकदम राम्रो राम्रो छ जगाहरू घुम्नु आउनुको लागि अन्त तपाईँ चाहिँ कुन चाहिँ जग्गा जानुहुन्छ ए हजुर साइन्स सेन्टरहरू छ त्यहाँदेखि यता मोनास्ट्रीहरू छ अन्त यता टुरिस्ट स्पटहरू पनि राम्रो राम्रो जग्गाहरू छ जस्तो क्याक्टस हिलको योहरू छ सिनेरीहरू मजा यिनी फुलहरूको नर्सरीहरू छ जस्तो अर्किड भयो क्याक्टस भयो त्यहाँदेखि तल तल योहरू जुहरू पनि छ एकदम राम्रो घुम्नेहरू अन्त अलिकति हाम्रो तल पनि टी साइड एरियाहरू पनि छ त्यहाँ पनि तपाईँहरू बगानहरू घुम्न सक्नुहुन्छ अन्त अलिकति कञ्चनजङ्घाको भ्युहरू छ त्यो चाहिँ एउटा ठुलोबडे गोर्खाली रिजोर्ट छ त्यसमा चाहिँ तपाईँले त्यहाँबाट भ्यु पनि देख्न सक्नुहुन्छ कञ्चनजङ्घाको नजिकै भ्यु देख्न सक्नुहुन्छ मेरो हजुर तपाईँले मेरो कन्ट्याक्ट नम्बर मेरो कार्डहरू पनि यो चाहिँ म तपाईँलाई वाट्सएपमा पठाइदिन्छु नि है मेरो सबै डिटेल्स त्यहीँ छ हजुर हजुर म तपाईँलाई बिहानखेरि हजुर जति उयो हुन्छ टाइममा तपाईँ यता आउन सक्नुहुन्छ म त्यति बेला तपाईँलाई त्यहाँ रिसिभ गर्न आउँछु नि ल अटोमै त्यहाँ तपाईँको लगेजहरू हुन्छ थ्याङ्क्यु हुन्छ हुन्छ